अब हाम्रो संस्कृतिमा चाहिँ महिलाहरूको मासिक धर्मलाई लिएर चाहिँ अब त्यस्तो नराम्रो व्यवहार गर्दैन राम्रै व्यवहार गर्छ अनि अर्को कुरो चाहिँ मासिक धर्म भएको स्त्री स्त्रीले चाहिँ त्यस्तो पालन गर्नुपर्ने कुनै नियमहरू छैन अनि त्यसका साथै यो मासिक धर्मलाई लिएर चाहिँ स्वास्थ्य अनि सफाईको विषयमा चाहिँ एकदम पर्याप्तरूपमा चाहिँ जागरूकता चाहिँ आएको छ आएको छ त भन्दिनँ म पहिलादेखि नै छ